हेलो नमस्कार दाजु ए दाजु तपाईँको किताब मैले पाएँ ल ए पठाइदिनु भएको छ बसमा हो मैले पाएँ कि अनि जम्मै त हेर्नु त हेरेको छुइनँ कि तर मैले त्यो एक दुईवटा हेरेँ त्यो शिक्षामाला भाग एक दुईदेखि पाँचसम्म हेरेँ हो त्यही हाम्रो सम्पादक सर हुनुहुँदो रहेछ नेपाल सर अनि दाहाल सर अनि हेरेँ मैले कि अन्त मलाई किताब हेरेँ त्यसको सबै कुरा मनपऱ्यो अनि सबै प्रिन्टहरू ठिकै रहेछ अनि त्यस्तो भित्र कुनै प्रकारको त्यस्तो के भन्छ छुटेको त छैन रहेछ मलाई तपाईँको किताब नि मनपऱ्यो र अब राम्रो लाग्यो मलाई तपाईँको किताब